दाजु खोइ आउनु त आइपुग्नु आँट्यो अब यो चेकपोस्टबाट अटो चाहिँ कसरी पाउँछ एनजेपी जानुलाई मेरो त ट्रेन पनि छ अहिले अहिले पैँतालिस मिनटमा त ट्रेन छ अहिले भ्याउँछ होला है ए त्यसो भए अन्त अटो चाहिँ कस्तो ठुलो अटोमा जानु पर्छ कि कि सानो तिन चक्के अटो जाँदा हुन्छ हौ ए हजुर पाउनु चाहिँ पाउँछ कति गरेर लिन्छ होला हौ भाडा चाहिँ ए हुन्छ हुन्छ हुन्छ ए त्यसो भए आधी घण्टामा त पुर्याइहाल्छ नि उता ए हुन्छ नि त्यसो भए हुन्छ दाजु ल ल छिटो जौँ दाजु उसो भए अटो पक्रेर जानु पनि छ मलाई हो ट्रेन पनि छुट्छ फेरि